मैले जानेको सानो बिजनेस भन्दा पनि म फुलको बिजनेस गर्दछु साथसाथै लुगाको पनि गर्छु यता उता अर्डरको ल्याउँछु फुलहरू चाहिँ मैले लगाए पछि बाहिर लगिदिन्छ यता गाउँको दाजुभाइहरूले जानेको जति त अलिअलि गर्दैछु लुगाको पनि धेरै अर्डर छ तर म यो पिजीले गर्दा चाहिँ म घुम्न पाएको छुइनँ त्यही कारण अहिले घरमा यता त्यता फुल गोडगाड यता त्यता साफसफाई गर्दा गर्दै दिन बितिहाल्छ यता पिजीको पकाउँदा फेरि बेलुका हुन्छ नानीहरू आउँछ भन्यो खाजा बनाउँदा के गर्दा त्यसैले यो बिजिनेस चाहिँ अब गर्दैछु अलिअलि त जति सक्दो कोसिस त गर्दैछु धेरै नै कोसिसले नै मेरो फुलहरू अलिक राम्रो हुँदैछ त्यसैले अरूले पनि यसरी नै मैले जस्तै अब एज भए पनि हिम्मत नहार्नु धेरै नै आफूले अब यसरी कोसिस गरिरह्यो भने पनि धेरै नै आफूलाई जिउ हेल्दी हुन्छ जिउ राम्रो हुन्छ बिमारहरू लाग्दैन त्यसैले यता उता गर्नु हिँडडुल गर्नु यसो आफ्नो आउने बाटो हेर्नु नानीहरूले पनि कहिले हिम्मत नहार्नु सधैँ नै कोसिस गरेर आफ्नो घर चलाउने कोसिस गर्नु अब जिन्दगी दुःख सुख त यस्तै हो नि अब आज दुःख भोली सुख यस्तै त हो जिन्दगी कहिले पनि मान्छेले आफू सानो ए मेरो त छैन यता त्यता भनेर नसोच्नु हुन्छ हुन्छ अब राम्रोसँगले अब कोसिस गर्नुपर्छ कहिले पनि म त सक्दिनँ भनेर हिम्मत हार्नु चाहिँ हुँदैन त्यसैले अलिअलि भए पनि यसो कमाउने बाटो चाहिँ हेर्नुपर्छ यसो केटीहरू भएर ए म त केटी मान्छे भनेर नसोच्नु केटीहरूले पनि गर्न सक्छ अहिले हर प्रत्येक कुरा साधनहरू निकालेको छ आफूलाई सुविस्ता गरेको छ यस्तो युट्युबबाट यता त्यता घर चलाउने सुविस्ताहरू नराम्रो बाटोमा पो जानु हुँदैन त राम्रो बाटोबाट त के हुन्छ र केही हुँदैन संसारमा मान्छेहरूले जस्तै राम्रो गरे पनि मान्छे दुनिया यस्तै हो त्यसैले हामी कोसिस गर्नुपर्छ कोसिस गर्दाखेरि मान्छेहरूले केही सानो हुँदैन कोसिस चाहिँ हामीले गर्नैपर्छ त्यसैले म पनि यस्तो बुढेसकाल भएर त म यति ध्यान दिँदैछु लुगा फाटाको कोसिस गर्छु के गर्नु हसबेन्ड पनि छैन मैले नै घर चलाउनु पर्छ त्यसैले नै म पनि नानीहरूलाई भन्छु कि यता उता गरेर आफ्नो घर चाहिँ चलाउनै पर्छ हिम्मत हार्नु हुँदैन है नानी हो कहिले पनि हामीले हिम्मत हार्नु हुँदैन संसारमा हिम्मत हार्यो भने चाहिँ केही काम हुँदैन जति सक्दो हामी अगाडि बढ्ने कोसिस गर्नुपर्छ नानीहरूलाई म यही भन्छु अ आफू अगाडि सर्नुपर्छ कोसिस गर्यो भने सबै कुरा भएरै जान्छ तिमीहरूले पनि जतिसक्दो कमाउने कोसिस गर्नु धेरै नै राम्रो हुन्छ अलिअलि भए पनि जति सक्दो दुई पैसा चार पैसा सानो छ भनेर नसोच्नु सानो कामले नै ठुलो हुँदै जान्छ अलिअलि अलिअलि गर्दै जम्मा एकै चोटि ठुलो काम त कहाँबाट पाउँछ र सानो एक पैसा हुन्छ दुई पैसा हुन्छ तिन पैसा हुन्छ त्यसैले नै त हाम्रो घर चल्छ घर संसार चल्छ दुई पैसा कम्ती भयो भनेर हिम्मत नहार्नु सानो चिजले नै ठुलो हुन्छ त्यसैले तिमीहरूले पनि सधैँ नै यस्तो कोसिस गर्नुपर्छ म त यति कोसिस गर्छु तिमीहरूले पनि यस्तो कोसिस गर्नुपर्छ त्यसैले म त भन्छु सबैजानालाई कोसिस नै आफ्नो हिम्मत हो हिम्मत हिम्मत चाहिँ कहिले हार्नु हुँदैन